कालिम्पोङ जिल्लामा है झेल्दैगरेको चुनौती र समस्याहरू भन्दाखेरि चाहिँ अब थुप्रो छ है त्यस्तो समस्याहरू चाहिँ एकदमै बेसी छ जस्तै अब भनौँ है पानीको समस्याहरू है एकदमै बेसी है बजारमा त झन् अब पानीको समस्याहरू एककदमै बेसी छ बजारमा मात्रै नभएर अब हाम्रो गाउँघरमा पनि समस्यै छ है तर बजारमा त झन् बेसी समस्या अन्त अर्को कुरा भन्नुपर्दाखेरि है मैला है यत्ति बेसी मैला है कालिम्पोङ बजारमा त्यो मैला फ्याँक्ने जग्गाहरू नभएको हो कि है त्यो अब सरकारले नै यसको उयो नगरिदिएको हो कि है एकदमै बेसी मैला है थुप्रो थुप्रो लागेर यस्तो बजारमा हिँड्नै नसक्ने अब अवस्था छ है अन्त के अरे अर्को कुरा भन्दाखेरि समस्या भन्दाखेरि चाहिँ अब हाम्रो है कालिम्पोङमा कत्ति पढेको नानीहरू है भाइबहिनीहरू एकदमै बेसी पढेको भाइबहिनीहरू पनि है एकदम कामहरू नपाएर चाहिँ एकदमै बेसी समस्या है उनीहरूलाई एकदम बाहिरतिर है विदेश जानुपर्ने है अर्काको जग्गामा गएर उनीहरूले है आफ्नो अब के अरे जीविका चलाउनुपर्ने भनौँ है यस्तो खालको समस्याहरू चाहिँ एकदमै बेसी झेलिरहेको छ है नानीहरूले अन्त अर्को भन्दाखेरि के अरे ड्रग एडिक्टहरू भयो है अन्त एकदमै बेसी बढेर गइरहेछ है पहिला त हामीले अब सुन्थ्यौँ मात्रै है अब यसरी हामीले टिभीहरूतिर हेर्थ्यौँ है तर अहिले चाहिँ अब एकदमै बेसी फैलिएर गइरहेछ है यो ड्रग एडिक्टहरू है अन्त यस यसको लागि पनि अब है सरकारले चाहिँ अब केही अब यसलाई कसरी रोकथाम गर्नुपर्ने भन्ने विषयलाई चाहिँ अब सरकारले पनि एकदमै बेसी ध्यान दिनुपर्ने जस्तो लाग्छ है अन्त अर्को समस्या भनेको चाहिँ अहिले अब हामीले पहिलातिर हेरेको है क्राइम भन्छ है हामीले त अब त्यो क्राइम पेट्रोललाई है यस्तो यस्तो हेरेको है तर अहिले चाहिँ यहीँनिर अब हुन्छ अनि अब हाम्रै जग्गातिर पनि यस्तो भइरहेछ है अन्त यो विषयलाई चाहिँ अब सरकारले एकदमै बेसी हेरिदियोस् है जस्तो लाग्छ हामीलाई